मेरो मोबाइलमा चाहिँ थुप्रै एप्सहरू छ म थुप्रै एप्सहरू प्रयोग गर्छु जस्तै कि अब वाट्सएप वाट्सएपमा चाहिँ के हुन्छ भने वाट्सएपमा अब एकाअर्कालाई फ्रेन्ड्स फ्रेन्ड्स अब फोटोहरू भिडियोहरू सेन्ड गर्दाखेरि राम्रो क्वालिटीको हुन्छ भिडियोहरू पनि राम्रो क्वालिटीको त्यहाँबाट हामी भिडियो कलमा बोल्नसक्छौँ अनि त्यहाँदेखिको वाट्सएपमा अब धेरै प्रकारको उयो हुन्छ जस्तो कि अब के के चाहिएको नोट्सहरू के केहरू त्यहाँबाट एकाअर्कालाई सेन्डहरू गर्दाखेरि वाट्सएपमा चाहिँ राम्रो क्वालिटीबाट हुन्छ अझै त्यो डोक्युमेन्ट्सहरू के के गरेर पठायो भने त्यहाँबाट धेरै राम्रो क्वालिटीको हुन्छ अन्त फेसबुक फेसबुकमा चाहिँ फेसबुकमा चाहिँ वलसँग कनेक्ट हुन्छ त्यहाँबाट हामीले त्यहाँबाट हामीले इच एन्ड एभ्रिथिङ त्यो चाहिँ अब अब कता कताकोहरू मान्छेहरू कता कताको मान्छेहरूसँग हामी कनेक्ट हुन्छौँ एकाअर्कालाई एकाअर्कासँग अब त्यहाँनिर हामी टेक्सहरूतिर बोल्छौँ अनि त्यहाँदेखि त्यही हो फेसबुकमा चाहिँ अब फेसबुकमा हामी त्यहाँबाट भिडियोहरू के केहरू हेर्नसक्छौँ अब आफूलाई मनपरेको च्यानलहरू त्यहाँबाट हेर्नसक्छौँ हामीले अन्त युट्युबमा चाहिँ अन्त युट्युब पनि अन्त युट्युबमा चाहिँ ब्लग्सहरू बनाउँदा ब्लग्सहरू बनाउँदा पनि हुन्छ अन्त त्यहाँबाट ब्लग्सहरू बनाएपछि त्यहाँबाट आफ्नो इन्कम आउनथाल्छ ब्लग्सहरू राम्रो राम्रो आएपछि अब अन्त ब्लग्सहरू गर्दै गएपछि आफू त्यहाँनिर सब्सक्राइबरहरू बढ्छ अनि त्यहाँदेखिको इन्कमहरू पुरा आउनथाल्छ त्यहाँदेखिको चाहिँ अन्त चाहिँ अब आफूलाई चाहिएको आफूलाई चाहिएको अब भिडियोहरू सबै कुरो हेर्नु पनि पाउँछ अन्त त्यहाँदेखिको चाहिँ त्यही हो युट्युबमा चाहिँ त्यस्तो हो आफ्नो इन्कम आफूले अब चाहियो भने आफू अब त्यहाँबाट आफू यो पनि हुनसक्छ पोपुलर पनि हुनसक्छ अब ब्लगहरू गर्दै अन्त जस्तो कि अब स्पोटिफाईबाट चाहिँ स्पोटिफाईबाट चाहिँ अब आफूलाई मनपरेको गीतहरू सुन्नु आफूलाई जुन चाहिँ मनपरेका अब त्यो प्लेलिस्टहरू छ त्यसलाई चाहिँ अब लाइक गरेर आफ्नो अब फेबरेटमा राखेर अब यस्तोहरू गर्दा हुन्छ त्यति नै हो